म मेरो एउटा मनपर्दो टिभीको सो छ त्यो चाहिँ क्राइम पेट्रोल सो हो त्यो म बेला बेला हेर्ने गर्छु जब जब आउँछ हप्तामा दुई तिनचोटि त्यो हेर्छु मलाई किनभने त्यो क्राइमको एपिसोड अलिक मन पनि पर्छ जुन चाहिँ यहाँ भारतवर्षमा भइरहेको क्राइमहरूलाई कसरी मान्छेले छुपाएर राख्छन् मान्छेको दिमागमा कस्तो कस्तो योजनाहरू बनाउँदा रहेछन् मान्छेहरूले त्योहरू देख्न पाइन्छ अनि कसरी ढाँट्दोरहेछन् कसरी त्यसलाई पुलिसले ए इन्भेस्टिगेसन गरेर जाँचपडताल गरेर त्यसको भित्री भित्रीमा कुराहरूमा पुगेर त्योहरू निकालेको कतिवटा त्यहाँ कुरोहरूको भित्री गहिराइ हेर्नु त्यो एकादुई एक एकजा एकाअर्कामा भएको वार्तालापहरू सुन्नमा अलिक मलाई मजा पनि लाग्छ किनभने कतिवटा कुरो त्यहाँबाट शिक्षा पनि पाइन्छ धेरै क कुरोको शिक्षा पनि पाइन्छ त्यसले गर्दा म हेर्छु म त्यो सिरियल र मन पनि पर्छ